हजुर मैले कम्फोर्ट जोन भन्दा बाहिरको नृत्य गर्ने मौका पाएको पनि छु अनि नाचेको पनि छु किनकि मलाई नाच्न मन लाग्छ मनपर्छ त्यसैले गर्दा हामी पिक्निक या त कुनै पनि कार्यक्रमतिर सा बिहा शादीतिर पनि आफ्नो कम्पोर्ट जोन बाहेक अरूमा नाच्ने मौका पाएको छु